प्रविधिले अहिलेको जीवनमा है पुरा विकास गरेको छ है अब हामीले पहिला अब होटेलहरू बुक गर्नु छ भने हामी अब त्यो जग्गामा आफै गएर हामीले बुक गर्न पर्थ्यो होइन तर अहिले अब यो स्मार्ट फोनले गर्दाखेरि चाहिँ अब हामीले आफै मतलब घरमै बसेर पनि हामीले बुक गर्न सक्छौँ जस्तो हामीले बत्तीको बिलहरू अब पहिला बत्तीको बिल बुजाउनुको लागि हामी लामो लाइन लाग्नु पर्थ्यो है अब आधा घन्टाहरू एक घन्टाहरू जस्तो उभिनु पर्थ्यो अहिले त्यस्तो उभिनु पर्दैन हामीमा त्यो फिङ्गर टिप्समै छ क्या हामीले अहिले बत्तीको बिल तिर्न सक्छौँ सपिङ गर्न सक्छौँ अनि हामीले सबै कुरा अहिले त्यो इन्टरनेटबाटै गर्न सक्छौँ र अब अझै त्यस्तो नयाँ अपडेटहरू आउँदैछ है त्यो अपडेटहरूको लागि अझै म पर्खिरहेको छु अब इन्टरनेटले चाहिँ हाम्रो जीवन यति साह्रो प्रभाव गरेको छ कि अब हामी त्यो फिजिकल्ली त्यो जग्गामा गइ बस्नु पर्दैन क्या होटल बुकिङदेखि लिएर ब्याङ्किङ हामीले ब्याङ्किङ मनी ट्रान्सफरहरू पनि हामीले आफ्नै फोनबाटै गर्नु सक्छौँ पेमेन्टहरू पनि गर्न सक्छौँ सपिङ सबै कुरा हामीले आफ्नै फोनबाटै गर्न सक्छौँ र म चाहिँ खुसी छु क्या यसको लागि चाहिँ